हेलो ए को बोल्नु भएको ए तिमी लासाङडोल्मा पो बोलेको हो सोरेङबाट ए के भन्छ म दार्जीलिङ घुम्नु जाउँ भनेको थिएँ हो अन्त यहाँ कताबाट जान्छ हौ दार्जिलिङ जाने बाटो कता हौ लप्चूबाट पनि जान्छ है के भन्नु भएको

ए लप्चू लप्चू र तकदाबाट गयो भने चाहिँ कुन चाहिँबाट छिटो होला ए त्यता लप्चूतिर के केहरू घुम्ने जग्गाहरू कस्तो कस्तो छ हौ लप्चू उयो तकदाहरूतिर जाडो छ होला है ए हजुर अहिले पानी पर्दैछ है अन्त अहिले जाडो होला नि है ए कतिको जाडो होला हौ दार्जिलिङतिर गयो भने चाहिँ हामी बस्नुसक्छ होला दार्जिलिङमा यस्तो जाडोमा हामी त अब जाडोमा बस्ने बानी छैन हेलो

तपाईँ सोरेङबाटै बोल्नु भएको होइन ए यता ऊ यो लप्चूहरूतिर ऊ योहरूतिर चाहिँ कुन कुन छ हौ घुम्ने ठाउँहरू चाहिँ ए हजुर ए त्यतातिर पुरा होला है ऊ यो घुम्ने ठाउँहरू दार्जिलिङ गएको कि यसो अब घुम्ने ठाउँहरू अब कतैतिर रहेस भने चाहिँ अब त्यहाँ पनि निस्किएर घुमेर जाउँ भनेको अब हामी यसो ऊ यो ट्रेकिङ गर्दै हिँडेको कि घुम्दै हिँडेको हामी अब दार्जिलिङ जानुपर्ने थियो हो अन्त अब यतै अब लप्चूहरूतिर अँ तकदाहरूतिर यसो घुम्ने ठाउँहरू छ भने त्यतातिर पनि घुमेर यसो फोटोसोटोहरू खिच्नुहुन्छ भनेर नि पार्क छ लामा हट्टामा हजुर हजुर हजुर मन्दिरहरू पुरा छ है चौरस्ताहरू होइन अहिले त्यो चौरस्तामा त्यो घोडाहरू हुन्छ है ए तपाईँ जानु भएको छैन अहिले दार्जिलिङ हजुर हजुर ए अहिले अब हामीले निकै तातो तातो लुगाहरू नै लगाएर जानुपर्ने होला है ए हजुर हुन्छ अब त्यति भनिदिएकोमा अब तपाईँलाई धेरै धेरै धन्यवाद छ